जुन अहिलेको अब तक्निकी भनेर चाहिँ धेरै कुरामा अब परिवर्तन भइसकेको छ किनकि पहिला अब पहिला सानोमा हामीले अब ब्ल्याक एन्ड ह्वाइट टिभी हेर्ने गरेको थियो अहिले कलरफुल टिभी हेर्छौँ खेततिर हामीले गाईगोरू लगेर जोत्थ्यौँ अहिले ट्रेक्टरले नै जोत्छौँ अन्त आइमाई मानिसहरू चाहिँ अब रेडियो सुन्ने गर्थे अहिले रोडियो पनि सुन्ने गर्दैन मानिसको हातमै फोन छ हातबाटै सुन्ने गर्छौँ टिभीहरू पनि त्यो फ्ल्याट टिभी हेर्ने गर्छौँ पहिला हामी कहाँ जानु छ भने हिँडेर जानुपर्थ्यो अहिले त गाडीहरू धेरै गाडीघोडा निक्लेको छ त्यही भएर हामी त्यसमा जान्छौँ है यो तक्निकी अब परिवर्तन भएकोले गर्दाखेरि चाहिँ हाम्रो मानिस मानिसहरूलाई चाहिँ धेरै सुविस्ता भएको छ त्यसको प्रभावले चाहिँ अब हाम्रो जीवन र अब आउने जीवनलाई चाहिँ धेरै सजिलो पार्नेछ